युवाहरूको जस्तो कि हाम्रो भारतवर्षमा जति पनि युवाहरू बेरोजगारी भएर बसेका छन् उनीहरूको लागि चाहिँ हामीले धेरैवटा कुराहरू सोच्नुपर्ने भएको छ किनभने बाबुआमाले धेरै दुःख गरेर पढाएका छन् आफ्ना छोराहरूलाई र उनीहरू बेरोजगारी भएर बसेका छन् बाबुआमाले सोचेको हुन्छ कि अब दुःख गरेर पढाउँ छोराछोरीलाई कुनै न कुनै दिन नोकरी गरेर हामीलाई बुढा बुढेसकालमा हाम्रो बुढेसकालको सहारा हुन्छ भन्ने सोचले सब कुरो गरेको हुन्छ होइन तर अहिले हाम्रो देशमा बेरोजगारीहरू धेरै छन् उनीहरूको लागि चाहिँ सरकारले अब केही विचार गरिदिनु पर्यो जस्तो कि अब सानोतिनो नोकरीहरू कुनै फ्याक्ट्रीहरू खोलेर है बोरोजगारीहरूलाई रोजगार दिनको लागि फ्याक्ट्रीहरू खोलेर कुनै न कुनै एउटा योजनाहरू खोलेर यिनीहरूको लागि चाहिँ रोजगारको लागि चाहिँ कुनै फहल गरिदिनु भयो भनेदेखि चाहिँ सरकारहरूले बेरोजगारी हट्नेछ